म आफ्नो बगैँचामा रोपेको बिरुवा रुखहरू फुलेको देख्दा अति आनन्द लाग्छ मलाई किनकि म जहाँ जान्छु वहाँबाट केही न केहीको बोट बिरुवा लिएर नै आउने गर्छु अनि मैले ग्राफटिङको पनि अलि अलि इच्छा राख्दा मैले बगानबेली फुललाई फुलाएको थिएँ दुइवटा कलरमा आफूले सानो सानो बिरुवाहरू बटुली रोपीकन उसलाई स्याहार सुसार मल पानी गरेर फुलाए पछि आफ्नो घर नै उज्यालो लाग्छ वरिपरिको सुन्दरता देख्दा साह्रै खुसी लाग्छ अति आनन्द आउँछ